कालिम्पोङमा चाहिँ अब धेरै कलाहरू अब यहाँनिर मान्छेकोमा सिपहरू धेरै छ त्यतिमा चाहिँ अब एउटा खदा प्रिन्टिङ हो खदा प्रिन्टिङमा चाहिँ अब यहाँनिर खदामा चाहिँ नर्मल खदामा चाहिँ अब छापिदिन्छ तपाईँहरूले भने जस्तो अब लोगो भनौँ न त्यस्तोहरू तपाईँको प्रिन्ट गरिदिन्छ अन्त यहाँनिर त्यस्तोहरू पाइन्छ गोर्खे कागज चाहिँ अब गोर्खे कागजको चाहिँ अब उयो नै कागजै अर्कै खालके हुन्छ अर्कै टाइपको त्यसले चाहिँ अब नोट्स नोटबुकहरू बनाउनुहरू त्यस्तोहरू बनाइन्छ अन्त न्युजपेपरहरू पनि बनाइन्छ जस्तो लाग्यो अन्त यो चाहिँ रिसाइकल पेपरबाट बनाइन्छ अन्त ब्याम्बो क्राफ्ट जुनचाहिँ चाहिँ कालिम्पोङको सबसे फेमस मानिन्छ अब जहीँ पनि अब बेम्बो क्राफ्ट भनेको फेमस नै हुन्छ तर कालेम्पोङमा चाहिँ एउटा फेमसै हो अन्त बेम्बो क्राफ्ट चाहिँ खासै चाहिँ बाँस भनिन्छ हाम्रो नेपाली भाषामा अन्त यो बाँस पनि जुनसुकै बाँसले बनाइँदैन अन्त एउटा खालके एक खालके बाँस हुन्छ त्यस त्यो बाँसले बनाइन्छ बेम्बो क्राफ्टमा चाहिँ अब तपाईँको के के बनाइन्छ भन्दा अब कोही कोही बेला त कोही मान्छेले त घरहरू पनि बनाउँछ त्यो बाँसले बेम्बो क्राफ्टले क्राफ्ट त्यो क्राफ्ट गरेर अब घरहरू पनि बनाउँछ अन्त नाङलो हुन्छ जुन हाम्रो लाइफमा डेलिनै युज हुने घरमा किचनमा जस्ले चाहिँ अब चामलहरू केलाउनु ओर्नु हामीलाई सजिलो हुन्छ त्यसपछि हुन्छ यो हाम्रो यो डालोहरू भन्छ हाम्रो यतातिर युज गर्ने अन्त बाँसहरूले यो बेम्बो क्राफ्टले निकै चिजहरू बनाउँछ हामीले यो बेम्बोहरूले अब जस्तै के राख्ने ओर्ने बाँसले निकै चिजहरू बनाइन्छ कालिम्पोङमा मान्छेको मा सिप चाहिँ धेरै छ